मैले पानीमा पहिलो पल्ट पौडी खेल्न सिकेको सानो सानो हुँदाखेरि द हाम्रो साथीभाइसित खोलामा खेल्न जान्थ्यौँ सानो खोला थियो यसरी नै खोलामा खेल्न जान्थ्यौँ सानो खोलामा पानी जमाएर राखेको थियो ढुङ्गाले जमाएर पानी पौडी बनाएको थियो त्यसरी पौडी त्यहाँ खेल्नु सिकेको मैले सानैमा हो पौडी खेल्नु सिकेको यसरी नै हामी स्कुल जाँदाखेरि पनि स्कुल छुट्टी भएर फर्कँदाखेरि हाम्रो जलढकाको झोलुङ दो दुई नम्बर भन्ने ठाउँ थियो त्यसमा हा हाइडल प्रोजेक्ट इलेक्ट्रिसिटी प्रोजेक्टले एउटा पानीको दह जस्तो बनाएको थियो त्यहाँ खेल्नु पनि जान्थेँ म त्यहाँ खेल्नु पनि सिकेँ त्यसरी नै खेल्नु सिकेँ त्यहाँ साथी भाइहरूसित पुरा खेल्नु सिकेँ अनि म पौडी खेल्दाखेरि म मुनि मुनि एकदम पानीमा डुबेर माछा जस्तो खेल्न सक्छु माछा जस्तो डुबेर द मुनि मुनि जान एकदम मलाई रहर लाग्थ्यो एकदम म खेल्थेँ अनि माथि हात र खुट्टा चालेर द दहमा खेल्नु पनि सक्थेँ मलाई पानीसित डर लाग्दैन थियो सुरु सुरुमा अलि अलि डर लाग्यो तर पछि खेल्दै गए पछि डर लागेन